म अनि मेरो परिवार अनि मेरो स्कुलको साथी चाहिँ हामीले काठमाडौँ पोखरा घुम्नको लागि ग जानेछौँ त्यो जानुको निम्ति चाहिँ बाटोको सुबिधा छ कि छैन ट्राभल एजेन्सीलाई फोन फोन गरेर चाहिँ हामीले त्यो बाटोको बारेमा बुझ्नु चाहँदा चाहिँ बाटो चाहिँ एकदम राम्रो छ है अनि त्यो बाटो भएर जाँदा चाहिँ हामी चाहिँ एउटा चाहिँ सिन्धुलीको बाटो छ अनि अर्को चाहिँ यता अर्को बाटो पनि छ त्यो बाटो भएर जाँदाखेरि चाहिँ हामीलाई चाहिँ कुन चाहिँ बाटो नजिक पर्छ भन्दाखेरि चाहिँ त्यो बाटो चाहिँ हामीलाई चाहिँ सिन्धुलीको बाटो नजिक पर्छ त्यो सिन्धुलीको बाटो चाहिँ एकदम हेर्नमा राम्रो अनि सजिलो पनि छ अनि अर्को बाटो चाहिँ एकदम लामो पर्छ त्यही कारणले गर्दा हामी त्यही सिन्धुली बाटो भएर गयौँ अनि गएर चाहिँ कतिजना जाँदैछौँ भने चाहिँ हामी चाहिँ ठुलो गाडीमा चाहिँ हाम्रो परिवार पाँचजना अनि मेरो साथी चाहिँ छजना हामी गइरहेकाछौँ हामी चाहिँ के गर्नु गएको भन्दा त्यहाँ चाहिँ पोखरामा चाहिँ फेवाताल घुम्नको निम्ति त्यहाँ माछा पुछरे घुम्नको निम्ति अनि त्यहाँ चाहिँ रमाइलो गर्नको निम्ति हामी गइरहेका थियौँ